हेलो भाइ तिमी फ्यामिली रेस्टुरेन्टबाट बोल्दैछौ अँ सुन न अहिले भर्खरै मैले एउटा सामान मैले त्यहाँनिर उ गरेको थिएँ त्यो भाइले पार्सल प्याक भयो भनेर भन्यो त्यहाँबाट हिँड्यो पनि भन्यो त्यसको बाद त्यो भाइलाई कल गरेको खोई फोन पनि रिसिभ हुँदैन कल पनि उठाउँदैन खोई त सामान पनि आइपुगेको छैन मेरोमा के भयो त त्यो भाई कहाँ छ हौ कि त्यहाँबाटड हिँडिसक्यो कि हिँडेको छैन कि तिमीहरूले झुट त बोलेको छेनौ नि पठायो पठायो भनेर कस्टमरलाई यति लेट सामान पठाएर कहाँ हुन्छ हौ टाइममा त पठाइदिनु पर्छ मलाई त यहाँ पुरा भोक लागिसक्यो हौ अलिक छिटो पठाउ न या त त्यो भाइलाई नम्बर लागेको छैन यसो तिमीहरूले कन्ट्याक गरेर बुझ कहाँ छौ भाइ तिमी सामान डिलिभेरी भयो कि भएन अन्त कस्तो तिम्रो डेलिभेरी बोय भाइ हौ यसो कन्ट्याक गर कन्ट्याक गरेर भन छिटो लगिदिनु दाजुलाई वहाँनिर वहाँ फोन गरेको गरेको छ मलाई सामान पुगेको छैन भनेर यसो कन्ट्याकहरू गरेर भाइ मलाई कल ब्याक गर्नुहोस् है धन्यवाद